मलाई चाहिँ फुटबल ताइक्वान्डो भन्ने अब यस्तो धेरैवटा छ र मलाई भो धेरै खेलकुदहरू खेलकुद खेल्ने यस उयोहरू छ माध्यमहरू छ तर मलाई त्यति मात्रमा फुटबल ताइक्वान्डो अनि भलिबल चाहिँ पुरा मनपर्छ र म फुटबल उयोहरू पनि सधैँ नै खेली नै बस्छु र मेरो चाहिँ इच्छा छ एकपल्ट अब ठुलो केही ठुलो स्टे अब ठुलो ग्राउन्डमा खेल्न मलाई एकखेप इच्छा छ र म ताइक्वान्डो पनि खेल्छु र मैले अहिलेसम्म ताइक्वान्डोमा बेसी त होइन दुईवटा दुईवटासम्म मेडल ल्याइसकेको छु र मैले अहिले मेरो पहिलो मेडल चाहिँ मैले सप्तश्री स्कुलबाट लिएको हो र मैले त्यो सप्तश्री स्कुलमा मेरो पहिलो मेडल चाहिँ ब्रोन्ज थियो अनि सेकेन्ड चाहिँ मैले कालिम्पोङबाट पाएको हो मैले र त्यो चाहिँ त्यो मेरो सेकेन्ड मेडल हो र त्यो पनि मेरो ब्रोन्जै थियो र मलाई असाध्यै मनपर्छ यो खेलहरू मलाई पुरा मनपर्छ म फुटबल पनि खेली नै रहेको हुन्छ मलाई धेरै मनपर्छ यस्तो खेलकुदहरू खेल्नु भन्छन् केटी मान्छे घरबाट भन्छ केटी मान्छे भएर यस्तोहरू के खेलेको यो सबै कुरो केटा मान्छेले खेल्ने कुरो हो तिमाहरू केटी मान्छे भएर त खालि घरमा घर साफ सुघर र झाड फुलहरू रोप्नु मात्रै हो भन्नुहुन्छ तर मलाई चाहिँ लाग्छ यदि केटा मान्छेहरूले खेल्न सक्छ भने हामी केटी मान्छेहरूले किन खेल्नु सक्दैन भनेर चाहिँ मलाई म घरमा सोच्छु अनि खेल्छु म ताइक्वान्दो खेल्छु फुटबल खेल्छु भलिबल खेल्छु र मलाई फुटबल खेल्नु चाहिँ कहिलेदेखिको फुटबलमा कहिलेदेखिको रुची लागेको भन्दाखेरि चाहिँ पहिलो चोटि मैले मेरो ठुलो दिदीले फुटबल देख्दाखेरि चाहिँ मैले पनि सोचेँ म पनि खेल्छु मलाई मलाई पनि त्यहाँदेखिको इच्छा जाग्यो र मैले फुटबल खेल्न थालेँ र मेरो दादा चाहिँ हाम्रो गाउँको ब्ल्याक् स्टार भन्ने क्लबको क्यापटन हुनुहुन्थ्यो र मलाई मेरो दादाले भन्नु भयो आइज बहिनी तँ पनि खेल तँलाई नि सिकाउँछु भन्दै भन्नुभयो र म त्यहाँदेखि नै मेरो फुटबलको फुटबल सुरु भयो अनि म अहिले पनि खेल्छु फुटबल मलाई पुरा मनपर्छ म खेलेँ म कति खेलिसकेँ फुटबल अनि ताइक्वान्डो पनि मलाई सानैदेखिको इच्छा थियो र म अहिले खेल्दैछु र मलाई ताइक्वान्डो पुरा मनपर्छ र म स्कुलमा अहिले ताइक्वान्डो सिकाउँदैछु पनि र मेरो मन्थली इन्कम चाहिँ मेरो मन्थली इन्कम थ्री हजारसम्म चाहिँ तिन हजारसम्म हुन्छ मेरो स्कुलमा ताइक्वान्डो सिकाएको र मलाई चाहिँ अब मलाई अहिले म भलिबल चाहिँ त्यत्ति साह्रो खेल्दिनँ तर खेल्न चाहिँ आउँछ तर अहिले खेलेको छुइनँ अहिले म पहिला त भलिबल अब खेल्न जान्थेँ म प्रयाक्टिस गर्नु जान्थेँ भलिबल कोर्ट बट अहिले गएको छुइनँ अहिले चाहिँ म ताइक्वान्डो स्कुलमै सिकाउँदैछु र मेरो मन्थली चाहिँ तिन हजारसम्म कम्मिन्छ अनि मलाई घरबाट पहिला पहिला त मलाई घरबाट केही सपोर्ट थिएन ताइक्वान्डो यस्तो फुटबलहरू खेल्नु भनेर तर पछि पछि मैले जति पनि खेल्दैँ गएँ जति खेल्दैँ गएँ र मलाई घरबाट पनि अलिक सपोर्ट गर्नु थाल्यो र अहिले त म अब अहिले त मलाई सबै सबैजनाले चिन्छ त्यो त यस्तोको छोरी हो यसले त यस्तो यस्तो खेल्छ भन्दै अहिले आजकल त सबैजना डराउनु डराउँछ मसँग अब अब मैले चाहिँ यस्तो खेल्छु भनेर सबैजना डराउँछ र म चाहिँ सोच्दैँछु अब गाउँमा अब केटी मान्छेहरूले हाम्रो गाउँमा प्रायै केटी मान्छेहरूले फुटबल खेल्दैन र म चाहिँ सोच्दैँछु अब केटी केटी मान्छे हो भनेर कहाँ घरमै मात्रै बस्नु हो त अब अहिले त सब से बेसी केटी मान्छेलाई नै दुःख पिडा हुँदैछ केटी मान्छे माथि केटी मान्छे माथि नै अत्याचार हुँदैछ त्यही भएर चाहिँ म सोच्दैँछु म गाउँमा पनि ताइक्वान्डो सिकाउँछु भनेर र म चाहिँ अब मलाई मलाई छैन केटी मान्छेहरूमा मलाई अब केटी मान्छे माथि अत्याचार भएको हेर्न मन छैन त्यही भएर म अब हाम्रो गाउँको केटीहरू केटीहरू मात्रै होइन भाइ भाइ दाजु को को हुनुहुन्छ को कसलाई इच्छा लाग्छ उनीहरूलाई पनि खेल सिकाउँसु म ताइक्वान्डो र अब मलाई चाहिँ यत्ति साह्रो यत्ति साह्रो मनपर्छ ताइक्वान्डो अब मेरो बच्चैदेखिको सानु हुँदादेखिकै मेरो इच्छा थियो र म अहिले खेल्दैछु पनि अनि घरिघरि म फुटबल प्रयाक्टिसमा पनि जादैँछु फुटबल पनि हुन्छ मलाई फुटबल त झन् मेरो अब सानुदेखिको इच्छा थियो र मैले फुटबल चाहिँ पहिलैदेखिको खेल्दै आएको हो तर घरमा चाहिँ अब पुरा कराउनु हुन्थ्यो नखेल नखेल नखेल भन्दै तर अहिले चाहिँ म खेल्दैछु किनकि आफ्नो इच्छा हो नि त केटी मान्छे भयो भन्दैमा कहाँ घरभित्र मात्रै बस्नु हो त होइन त्यही भएर म अहिले यहाँ फुटबल ताइक्वान्डोहरू खेल्दैछु र अरू स्पोर्ट्सहरू पनि छ अरू स्पोर्ट्समा पनि मलाई रुची लाग्छ जस्तै क्रिकेटहरू खेल्नुहरू मलाई पुरा इच्छा लाग्छ बट मलाई तिनीहरू चाहिँ खेल्नु आउँदैन र अलिक पछि सिक्नेछु र मलाई चाहिँ अब यस्तो हो कि मलाई चाहिँ अब सहै कुरो मनपर्छ अब खेलकुदहरू सबै मनपर्छ म म्याराथान पनि कुद्छु पहिला मैले म्याराथानमा सेकेन्ड पोजिसन पाएको हो स्कुलमा र म म्याराथान पनि कुद्छु यस्तै सर्ट रनिङहरू पनि कुद्छु र म प्राय सबै गर्छु तर घरबाट चाहिँ भन्छ नगर नगर भन्दै भन्छ तर म मान्दिनँ किनकि अब आफ्नो इच्छा हो गर्नु नगर्नु होइन अनि अहिले चाहिँ म गर्दैछु सिकाउँदैछु अहिले म ताइक्वान्डो पनि सिकाउँदैछु र अब हाम्रो गाउँमा पनि अब गाउँमा पनि म सुरु गर्नेछु ताइक्वान्डो खेल्नु कि नखेल्नु भनेर